हाम्रो यो ठाउँमा चाहिँ धेरै जातिको मान मान मान्छेहरू बसी बसोबासो गर्छन् र यहाँको मान्छेहरूले चाहिँ आफ्नो आफ्नो जातिको लुगा पनि लगाउँछ र आफ्नो आफ्नो तामाङले तामाङ लुगा लगाउँछ र तामाङ गानामै नाच्ने गर्छ र लेप्चा राईहरूले लेप्चाले लेप्चाकै लुगा लेप्चा लुगै लगाउँछ र र आदिवासीहरूले आदिवासी लुगा लगाउँछ र आदिवासी गानाहरूतिरै नाच्ने गर्छ बुद्ध जयन्तीमा तामाङहरूले तामाङ लुगा लगाएरै बुद्ध जयन्तीमा तामाङहरूले तामाङै लुगा लगाएर पूजा गर्छन् र नाचगानहरू गर्छन्